अहिले कालेबुङमा टुरिज्महरूको निकै प्रगति भएको छ जस्तो अब पहिला त्यति बेसी अब होमस्टे होटलहरू थिएन बस्ने लजहरू थिएन अहिले चाहिँ अब बस्तीका मान्छेहरूले पनि अब आफ्नो जमिनमा खेतीपाती राम्रोसँगले नभएर चाहिँ त्यो जमिनमा टुरिस्ट लजहरू बनाएको छ होमस्टेहरू बनाएको छ अन्त आजकल निकै अब टुरिस्ट एरियाहरू पनि अब नयाँ नयाँ बनाएको छ पहिलाको हेऱ्यो भने चाहिँ अब टुरिस्ट एरियाहरू पुरा छ कालेबुङतिर कालेबुङमा अब उता बङ्गाल वेस्ट बङ्गालको पुरा टुरिस्टहरू आउँछ घुम्नु माथि घुम्नु अब कालेबुङतिर किनकि अब तलको भन्दा पनि वेदर अलिक राम्रो चिसो अब ठन्डा छ तल गरम भइरहेको छ भने अब माथि कालेबुङ यहाँ कालेबुङ यता हिल्सपट्टि जाडो हुन्छ वेदर अब यहाँ घुम्नु लागि राम्रो छ घुम्नु लागि जग्गाहरू पनि राम्रो राम्रो छ अन्त होमस्टेहरू पनि राम्रो राम्रो छ टुरिस्ट एरियाहरू पनि राम्रो राम्रो बनाएको छ वातावरण पनि राम्रो छ यहाँ